हेलो हजुर काका तपाईँकोमा अहिले सब्जीहरू छ अहिले म नयाँ फ्रेस फ्रेसहरू चाहिँ के के आएको छ अन्त मुन्टाहरू चाहिँ होइन कि त्यो बोडी भेन्डीहरू छैन ए अब कति कति कसरी केजी छ ए त्यसो भए अलिकति कम्ती गरेर चाहिँ आधी केजी जस्तो चाहिँ राखिदिनु होस् न अरू अरू आलु टमाटरहरू त्यो भुटाने आलु हुन्छ नि सेतो खाले हजुर हजुर अरू चाहिँ उयोहरू चाहिएको थियो के हरे सिमला मिर्चहरू छ हजुर ए सिमला मिर्च त्यही त अब कसरी कसरी केजी छ त्यसलाई अलिकति कम्ती गरेर चाहिँ एक केजीहरू एक केजी सिमला मिर्च अन्त त्यो भेन्डी आधी केजी हरू चाहिँ गरिदिनु होस् न हालिदिनु होस् न कति हुन्छ हुन्छ अस्ति पनि मम्मीले पनि त्यो आलुहरू लानु भएको थियो होला त्यसको पनि हिसाब गरिदिइ राख्नु होस् न हन्छ अरू त केही आएको छैन नि फ्रेस सब्जीहरू अहिले फिलहालको हजुर हजुर के के आएको छ तपाईँकोमा चाहिँ भनिदिनु होस् न अब त्यो थाहा भएन हजुर ए फूलकोपी चाहिँ कसरी छ

ए जति हुन्छ अब ए दुई तिन केजीहरू चाहिँ तपाईँ यसमा गरेर मेरो खातामा लेखिदिइ राख्नु होस् न बादमा उयो गरिदिन्छु सब्जीहरूको हजुर हजुर ए अब त्यसो भए अब दामहरू त अब भइहाल्छ काका र छोरीकोमा अलिकति मिलाएर चाहिँ त्यो उयो गरिदिनु होस् न म अहिले भरेतिर चाहिँ लिन आउँछु नि हुन्छ हजुर के आएको छ अरे

सानो खाले बोडी तपाईँले चाख्नु भयो कस्तो हुँदो रहेछ त्यो बोडी ए हुन्छ हुन्छ म अहिले एकछिन भरेतिर आउँछु नि हुन्छ